मलाई अब नेपाली भाषाको सबैभन्दा मनपर्ने शब्द चाहिँ आमा लाग्छ किनभने आमा भनेको त सबैलाई थाहै छ है कि अब आफ्नो आफूलाई जन्मदिने संसारमा ल्याउने होइन अनि अब आमालाई चाहिँ जननी माता पनि भनिन्छ र यो शब्द चाहिँ पुरा मनपर्छ मलाई अनि वाक्यांशमा चाहिँ आफू भलो त जगतै भलो भन्छ नि है किनभने अब यो वाक्यले चाहिँ के बुझाउँछ भन्दाखेरि चाहिँ आफू राम्रो छ भने चाहिँ सारा संसारै राम्रो देखिन्छ अरे होइन त्यही कारण चाहिँ मलाई यो वाक्यांश धेरै मनपर्छ